हाम्रो गाउँंमा नगरपालिकाको नलमा हप्तामा एकपल्ट पानी आउँछ त्यो पानी सबैले आफ्नो भाँडामा भरेर राख्छन् त्यो पानी नै हामी एक हप्ता पुऱ्याउन पर्छ र हाम्रो गाउँको धारामा वर्षभरि नै पानी आउने गर्छन् त्यो पानीले नै हामी उपयोग गरेर आफ्ना जीवन बिताउँछन्